मौसमलाई त कसरी पनि परिवर्तन गर्न सकिन्न तर पनि बालीलाई असर गर्न सक्ने अन्य कारकहरू परिवर्तन चाहिँ त्यसलाई पेस्टिसाइटसहरू लगाएर मलजलहरू लगाएर गोडगाडहरू गरेर यसरी अनुप गर्न सकिन्छ